दाजु यहाँ ट्राफिक पुरा रहेछ अब कति टाइम लाग्छ होला हौ सिलगढी पुग्नु अलिक उयेस सर्टकटहरू छैन यताउता पुरा ढिलो भइसकेँ म मेरो पुरा सिलगढीमा पनि पुरा काम छ फेरि ढिलो भयो भने फेरि अलिक नराम्रो हुन्छ है